भाइ मैले तपाईँलाई हिजो नै गाडी भनेको थिएँ मेरो छोरा जलपाइगुडीमा छ त्यही भएर गाडी साढे आठ नौ बजी आइपुग्नु भनेको थिएँ तपाईँ त आइपुग्नु भएन दस बज्न आँटिसक्यो मलाई ढिलो भइसक्यो मैले त अर्कै गाडी बोलाएर बुक गरेर पनि म जानआँटेको तपाईँले यति बेलासम्म आइपुगी दिनुभएन मलाई ढिलो भइसक्यो म गएँ है भाइ तपाईँको गाडी क्यान्सल भयो अब तपाईँलाई क्यान्सल गरिदिएँ यति बेलासम्म पर्खिँदा पनि आउनुभएन तपाईँ क्यान्सल गरेर गएको भाइ म